हुन त हाम्रो कालिम्पोङमा कुरा गर्नु पर्दा चाहिँ अब मानिसहरू चाहिँ त्यति साह्रो त अब कुपोषणले त मरेको त मलाई थाहा छैन होइन तर अब कतिपय अब गरीब दुखीहरूले होइन अब खानाहरू पाएको छैन अब पानीहरूकै कुरा गर्नु पर्दाखेरि होइन अहिले अब हाम्रो एकदमै अब खानाहरू पनि अब त्यस्तो अब गरिब दुखीले राम्रो पाउँदैन कति बासीहरू पाउँछ होइन अन्त पानीहरू पनि एकदम सफा हुँदैन कति जग्गातिर अनि एकदमै मैला पानीहरू आउँछ त्यो पनि अब के अब त्यसमा पनि एकदम सुधार आएको भए चाहिँ अब राम्रो हुन्थ्यो